मेरो घर छेउमा पनि ग्राउन्ड छ हामी यहाँ हाम्रो दादाहरूले गाउँको दादाहरू थुप्रैजना फुट बल खेल्नु हुन्छ अन्त हाम्रो घर छेउमा त ग्राउन्ड छ यहाँ खेलाहरू राख्नु हुन्छ अन्त टाड् टाडोको टिमलाई बोलाउँछ अन्त बोलाए पछि उनीहरू खेल्छ कस्तो घाम लागिरहेको हुन्छ तर उनीहरू त्यो घाममा खेलिरहेको हुन्छ अन्त उनीहरूलाई यता घाम कस्तो लागेर उनीहरू कस्तो भएर पसिना टसिना भएर खेलिरहेको हुन्छ फेरि यता गाउँको मान्छेहरूले एउटा टिमलाई मात्र सपोर्ट गरिदिन्छ एउटा टिमलाई मात्र सपोर्ट गरे पछि अर्को टिमलाई अलिक मेन्टली प्रेसर पर्छ किनभने अलिकति भए नराम्रो लाग्छ किनभने उनीहरूलाई मात्र सपोर्ट गर्दैछ हामीलाई सपोर्ट गरेको छैन अलिकति भए नराम्रो लाग्छ अन्त फेरि खेलाडीलाई मतलब फिट बनाउनु राम्रो हुनुको लागि चाहिँ उनीहरूलाई कोच राम्रो हुनु पऱ्यो उनीहरूको उनीहरूको कोचले उनीहरूलाई राम्रो सिकाउनु पऱ्यो होइन उनीहरूले नराम्रो सुपारीहरू खानु भएन ड्रिङ्कसहरू गर्नु हुँदैन खेलाडीहरूले कहिले पनि त्यो उनीहरूको ला उनीहरूको लागि राम्रो होइन कुनै खेलाडीको लागि त्यस्तो जिनिस चाहिँ राम्रो होइन उनीहरूलाई घरमा खानापिना राम्रो हुनु पऱ्यो अनि फेरि कोच सिकाउने कोच पनि धेरै धेरै भन्दा धेरै राम्रो हुनु पर्छ अन्त उनीहरूलाई अब बाहिर जब खेलाउनु पठाउने उनीहरू पनि राम्रो हुनु पर्छ घरबाट सपोर्ट गर्नु पऱ्यो उनीहरू कतै खेल्नु जाँदैछ दुइवटा टिमलाई सपोर्ट गर एउटा टिमलाई मात्र सपोर्ट गऱ्यो भने अर्को टिमलाई अलिकति भए नराम्रो लाग्छ होइन सपोर्ट चाहिँ गऱ्यो भने दुइवटा टिमलाई गर्नु पर्छ किनभने मेहनत त दुइवटा टिमले गरेको हो नि त दुइवटा टिम नै टाडो टाडोबाट आएको किनभने दुइवटा टिमलाई नै सपोर्ट गर्नु पर्छ एउटालाई गऱ्यो भने एउटा नराम्रो लाग्छ एउटालाई गऱ्यो भने एउटा नराम्रो गर्छ त्यो भन्दा दुइजनालाई नै मतलब राम्रो लाग्नु पऱ्यो ए दुइजनालाई सपोर्ट गर्नु पऱ्यो अनि दुइजनालाई नै राम्रो लाग्छ किनभने हार जित त हो है हो म्याचमा दुइजनाको टिम जित्छ भन्ने त छैन नि त हार र जितको खेल हो सबभन्दा मेन चाहिँ यो हो कि आफूले मन दिएर खेल्नु पऱ्यो होइन आफूले मन दिएर खेल्नु पर्छ आफ्नो माथि कन्फिडेन्स राख्नु पर्छ मैले यो चिज सक्छु म गर्छु हार्नु नै सबभन्दा ठुलो कुरा हो यो जित्नु जितेर के पाउँछ जित्नु मात्र त ठुलो कुरा होइन नि त हार्नु चाहिँ सबभन्दा ठुलो कुरा हो आफूले सिख पाउँछ नि त होइन आजको दिन म हारेँ हरे भोलिको दिनमा म जित्नु त सक्छु